जीवनमा म तिनवटा कुरालाई मात्रै महत्त्व दिन्छु त्यो चाहिँ पहिला फ्यामिली हो फुटबल अनि पढाइ फ्यामिली चाहिँ किन हो भने चाहिँ आमाबाबाले चाहिँ यति दुःखसुख गरेर चाहिँ लाइक हुर्काउनु भएको चाहिँ यहाँसम्म चाहिँ बादमा गएर चाहिँ अब काम गरेर उनीहरूलाई पनि हेर्ने आफ्नो जिम्मावार हुन्छ हो राम्रो कमाइ भयो भने चाहिँ सबैलाई नै हेर्नु पाउँछ अनि पैसाको पनि धेरै त्यो सुविधा होस् भनेर चाहिँ यत्ति पैसाको आफ्नो माथि खर्च गरेर पढाएर चाहिँ हामीलाई ठुलो मान्छे बनाउनु चाहन्छ फ्यामिलीमा पनि अब आमाबाबा छोडेर लाइक फुपा फुपू भयो बाजे बोजु भयो ठुलोआमा ठुलोबाबा हुनुभयो अब उनीहरूले नि धेरै माया दिनुभएको छ अहिले पनि गर्नुहुन्छ धेरै माया हो पैसाको पनि हेल्प गर्नुभएको छ होइन अनि उनीहरूले पनि चाहनुहुन्छ कि काम गरेर भोलिपर्सि अब आ फ्यामिलीको जिम्मेवारी लियोस् के अब सबैले नै त्यो जिम्मेवारी त लिन्छ तर बिना आमा बाउ या फ्यामिलीको बिना फ्यामिलीको चाहिँ कसैको पनि अब लाइफ हुन्छ नि असम्भव हो होइन त्यो कुरा सम्भव नै हुँदैन कि तपाईँ भोलिपर्सि गएर अब राम्रो फ्युचर होस् फ्यामिली छ भने नै राम्रो फ्युचर हुन्छ बिना फ्यामिलीको चाहिँ अब हुन्छ नि बाटो देखाउने हुँदैन आफ्नो हुन्छ नि रायहरू दिने हुँदैन हो त्यसले त्यसले गर्दा नै कतिजनाहरू अब डिप्रेसनमा हुन्छ लाइक धेरै बाटो भड्किने हुन्छ त्यही भएर फ्यामिली चाहिँ मेन हो अनि फ्यामिली नै खुसी रह्यो भने चाहिँ म पनि खुसी हो जीवनमा त मलाई त्यही नै चाहिएको हो अनि अनि सेकेन्ड चाहिँ तपाईँको फुटबल फुटबल चाहिँ मलाई चाहिँ अब बेस्ट स्पोर्टस् लाग्छ एकदम अब हुन्छ नि ब्युटिफुल गेम लाग्छ मलाई चाहिँ त्यो चाहिँ किनभने चाहिँ फुटबल चाहिँ मैले सानोदेखि कति छ वर्ष हुँदा बेला चाहिँ फुटबल मैले खेल्न थालेको फुटबल मैले क्लब पनि जोइन गरेँ धेरै क्लब जोइन गरेँ अनि टुर्नामेन्टहरू पनि खेलेँ राम्रो लाग्यो एक्सपिरिएन्सहरू पनि अब फुटबलमा चाहिँ अब छोड्नै सक्दिनँ के पढाइ पनि अब पढाइ कम्ती हुन्थ्यो बरू मलाई चाहिँ फुटबल चाहिँ हेबी मनपर्थ्यो राम्रै लाग्छ फुटबल चाहिँ बेसी खेल्नु पढाइभन्दा बेसी मलाई फुटबल खेल्न मनपर्थ्यो हो अन्त घरमा पनि कराउनु हुन्थ्यो आमाबाबाले राम्रो राम्रोको लागि नै कराउनुभएको पढाइ पढ्यो भने त भोलिपर्सि ठुलो मान्छे हुन्छ फुटबल खेल्यो भने पनि हुन्छ तर हाम्रो इन्डियामा चाहिँ के छ भने नि फुटबल फेकल्टीमा चाहिँ तपाईँको त्यो त्यति पैसा छैन कि मतलब अब फुटबल यो गेमलाई चाहिँ अगाडि बढाउनु इन्डियामा भनेर क्रिकेटलाई चाहिँ अब इम्पोर्टेन्स दिन्छ आशा गर्छु कि अगाडि गएर फुटबल पनि एउटा मतलब ठुलो एउटा गेम होस् होइन अनि खर्च तपाईँको पढाइ पढाइ त के भनौँ पढाइ त अब सबले नै गर्नुपर्ने हो होइन त्यो गर्यो भने चाहिँ तपाईँ चाहिँ फ्युचर चाहिँ राम्रो हुन्छ पढ्यो भने नै त एक्जाम बस्यो भने भोलिपर्सि गभर्मेन्ट जबहरू ट्राई गर्यो भने गभर्मेन्ट जब पायो भने त्यसमा रेस्पेक्ट पनि छ हो फ्यामिलीलाई पनि राम्रो फ्यामिलीहरूले पनि त्यही चाहनुहुन्छ